दाजु तपाईँको गाडी खाली छ कि छैन हौ अगस्त दस तारिक चाहिँ म मेरो परिवारसँग माथि लाभा घुम्नु जाउँ भनेको हो अन्त खाली छ भने चाहिँ अगस्ट दस तारिकको लागि चाहिँ मैले बुक गरेँ ल अगस्ट दस तारिक चाहिँ बिहान मेरो घरमै आइदिनुहोस् न आठ बजी हुन्छ नि